हेलो नमस्कार हजुर म सिलगढीबाट बोलेको हो म चाहिँ यता कालिम्पोङ साइड घुम्नुआएको छु अन्त अन्त तपाईँहरूकोतिर पारम्पारिक जातीय वेशभूषा के कस्तो छ भनेर मलाई जान्नु थियो र नि हजुर हजुर मलाई ढाकाको साडी चाहिएको हो त्यसको चाहिँ के कति कति जस्तो पर्छ होला हजुर

हजुर हजुर हुन्छ म म आउँछु नि भरेतिर आइपुग्छु हजुर हजुर मलाई चाहिँ नि ढाकाको सुतीको साडी चाहिएको हो हुन्छ हजुर हुन्छ हुन्छ